म चिया पकाउँछु बिहान उठेर म चिया पकाउँछु पहिला ग्यास बाल्छु अन्त भाँडा बसाएर पानी हाल्छु पानी पाकेपछि रङ मरिच तेजपत्ता अदुवाहरू हालेर चिनी हालेर चिया बनाएर सबै परिवारमा बाँडेर खान्छौँ दिउँ बाहिरबाट गाउँबाट कोही चिया खाने पा कोही चिया खानु आउँछ तिनीहरूलाई पनि म चिया बनाएर दिन्छु त्यसै गरी नै अनि दिउँसो वा बेलुका थाकेको बेलामा पनि चिया पकाएर हामी त्यसै गरी खान्छौँ सबैजनालाई चिया बाँडेर परिवारमा पनि बाँडेर खान्छौँ गाउँघरबाट आउने इष्टमित्र आएको बेलामा पनि चिया पकाएर दिन्छु त्यसै गरी हामी चिया पकाएर खान्छौँ कोही बेला नुनको चिया बनाउँछौँ कोही बेला चिनीको चिया बनाउँछौँ त्यसै गरी बनाएर खान्छौँ हामी चिया सबैले मनपराउँछ भारतवर्षभरि अब सबैलाई प्रायःले चियै मनपराउँछ त्यसै गरी चिया खान्छ सबैजनाले